मैले बाइक राइड गर्दाखेरि चाहिँ त्यो दार्जिलिङकै रुङदुङ खोला जहाँ जानको लागि चाहिँ एकदमै चुनौतीपूर्ण बाटो एकदमै खाल्डाखुल्डी धेरै भएको छ त्यहाँनिर त्यहाँ गएर चाहिँ अब त्यो ओह्रालो चाहिँ बाइक कुदाउन धेरै नै कठिन थियो र त्यहाँ र पनि मैले जसोतसो एकदम सुचारु रूपमा नै बाइक पार गराएँ त्यो मार्ग चाहिँ एकदमै कठिन भर्खर सिक्नेहरूलाई चाहिँ धेरै नै साह्रो पर्छ